हेलो सोनाम रेस्टुरेन्ट हो यो ए हजुर हजुर म सुसाना क्षेत्री बोलेको कि गोरुबथानबाट हजुर तपाईँहरूको त्यो मेन्युमा थियो नि एउटा डिस अस्ति पनि मैले मगाएको थिएँ मेरो नानीले साह्रै मन पराएर अहिले पनि म त्यो मगाउन सक्छु हजुर हजुर बेबी कर्न क्रिस्पी ए अहिले एभाइलेभल छैन ओहो हजुर अन्त एभाइलेभल छैन भने त तपाईँहरूले त्यो मेन्युबाट त अन्त तलै राख्नु भएको भए हुन्थ्यो नि अन्त किन यसरी मेन्युमा चाहिँ अगाडि नै राख्नु भएको हजुर हजुर हजुर ए खानाको उयसले गर्दाखेरि सर्टेज भएर ए हजुर हजुर हजुर ए अन्त कुन कुन चाहिँ डिस एभाइलेभल छ अहिले फ्रेन्च फ्राइज हजुर पास्ता हजुर चौमिन हजुर मम हजुर हजुर ए त्यसो भए मलाई फ्राइड राइस गरिदिनु होस् न हुन्छ हजुर तपाईँलाई मेरो घर त थाहा नै होला हजुर हजुर यता माल बस्ती साइड यता चार नम्बर हो कि आउनु होस् न आउनु भन्दा अगाडि चाहिँ हजुर मलाई पाँच मिनट अगाडि चाहिँ फोन गर्नु होस् न म बाहिर बाहिर निस्किराख्छु हुन्छ हुन्छ अगर त्यो अगाडिको त्यो चर्चको बाटो बन्द छ भने चाहिँ तपाईँ उतापट्टि के भन्छ मेन रोड भएर पनि आउन सक्नु हुन्छ हजुर हुन्छ हजुर कति मिनटमा आइपुग्नु हुन्छ होला तपाईँहरू ए बिस मिनट लाग्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद